हेलो हेलो हजुर म त अहिले चाल्सा जाँदै गरेको कहाँदेखि भन्नु भयो जाँन्छ रिजर्भ जानुपऱ्यो तपाईँको सामसिङदेखि चाल्सासम्म त साढे तिन सौ लिन्छु रिजर्भ हो नि त सेरिङमा हो भने त अलिक कम्ती हो अब बिनासेरिङ हो भने चाहिँ अलिक त्यति नै हो होइन हजुर दिदी ठिकै हो त हौ भाडा त्यति त मलाई पनि त पोसाउँदैन अनि चार्ज हालेपछि त नि करेन्टको त बिल उठ्छ नि तपाईँ यसो गर्नुहोस् अढाई सौ दिनुहोस् न है अढाई सौ दिनुहोस् न ल

मेटेलीदेखि चाल्सासम्म चाहिँ डेढ सौ रुपियाँ हो

मिलाएर दिनुहोस् न ल

हुन्छ हुन्छ आठ बजीतिर

हुन्छ हुन्छ